नेपाली भाषा मेरो मातृभाषा हो र एउटा नेपालीको छोरो भएर जन्मिसकेपछि उक्त नेपाली भाषा सिक्नु स्व स्वाभाविकै हो नेपाली भाषालाई माया गर्नु नेपाली भाषा विषय ज्ञानहरू जुन गर्नुसक्छ स्वाभाविक कुरा हो हजुर म नेपालीको छोरा हो कि नेपाली मेरो मातृभाषा मदर टङ है अनि नेपाली सिक्ने जुन मेरो एउटा एउटा सुरुआत चाहिँ बाल्यकालदेखिको नै भयो मैले मेरो मातापिता बाजेबोजूबाट गाउँ परिवेशबाट मैले मेरो नेपाली भाषा सिकेँ त्यस भाषा सम्बन्धी थुप्रै ज्ञानहरू पनि सिकेँ यस भाषाको उत्पति विषय यस भाषाको विकासक्रम विषय पनि कारण नेपाली भाषा एकदमै मेरो हितैषी भाषा मेरो मनको भाषा मैले रुचाएको भाषा भएको कारणले गर्दाखेरि नेपाली भाषा मलाई प्रिय छ मेरो हृदयको भाषा हो नेपाली भाषा